हामी त बगानमा काम गर्छौँ बगानमा सानो बिरुवादेखिको रोप्नुपर्छ स्याहारसुसार गर्नुपर्छ हल खनेर रोप्दाखेरि बिरुवा रोप्दा पनि हल खनेर त्यसलाई मलहरू लगाएर रोपेर पुरै जमिनलाई भारी जिउले थिचेर राम्रोसँगले त्यसलाई कडा पारेर रोपेर त्यसको उयोहरूहरू गोड्नुपर्छ अब दबाई लगाउनुपर्छ त्यो उयोमा बिर बिरुवामा त्यो बिरुवालाई पछाडि ठुलो भएपछि यस्तो भए कलम गर्नुपर्छ त्यो कलम गरेर त्यसले अर्को उयो दिन्छ हाँगा दिन्छ त्यो हाँगालाई पनि फेरि अलिक ठुलो भएपछि हामीले मिलाएर छुरी लगाएर मिलाएर त्यसलाई गाछ ठुलो गाछ बनाउनुपर्छ त्यसलाई पनि मल हरू लगाएर त्यसलाई त्यसको झार ऊ जङ्गल ऊ त्यो पनि च् बिरुवाको फेदमा गोडगाड गरेर मलजल लगाएर झारपात लगाएर कुहाएर राम्रोसँगले त्यो बिरुवालाई ठुलो ठुलो बनाएर राम्रो सग्लाएर पछाडि अब त्यही बिरुवा नै ठुलो गाछ भएपछि त्यसलाई नै कलम काटेर त्यहीबाट नै मुना दिन्छ त्यही मुना नै हामीले टिपेर हामी कम्पनीलाई बुझाउँछौँ कम्पनीले नै हामीलाई त्यहीअनुसारले हामीलाई हाजिरा रोजीरोटीहरू हामीले के के पाउने सहुलियतहरू छ त्यो सहुलियतहरू दिनुसक्छ अनि त्यसरी नै हामीले बर्खा बिचमा पनि पानीझरीमा पनि हामीले काम गरेर हामीले मालिकलाई फाइदा दिनुपर्छ मालिकले नै हामीलाई त्यहीअनुसारले हामीलाई पैसा रुपियाँ हाजिराहरू दिन्छ हामीले पाउने रोजगारहरू सबै उयो मालिकले नै त्यसरी नै मिलाएर दिनसक्छ हामीले त्यसरी नै उयो सफा राम्रोसँगले गरेको छौँ भने हामीलाई नै राम्रो हुन्छ पछाडि भविष्यमा छोराछोरी नातानातिनी सम्मलाई नै